नेपाली भाषा बोल्दा वा लेख्दा कुनै कठिनाइको सामना गर्नु परेको समय बोल्दाखेरि त त्यति साह्रो कठिनाइ गर्नु परेको छैन किनभने नेपाली भाषा त हाम्रो मातृभाषा भएकाले गर्दा हामीले कुनै कठिनाइको सामना गर्नु त परेको छैन र नेपाली भाषा नजान्नेलाई चाहिँ बरु कठिनाइ लेख्नु बोल्दा वा लेख्दा भन्नु पर्यो लेख्दाखेरि चाहिँ अहिले के कस्तो भइरहेको छ भन्दा चाहिँ नेपाली भाषाको चाहिँ कतिवटा चुनौतीपूर्ण थुप्रै प्रकारको मानिसको मानसिकताहरूबाट कतिले स दन्ती स पहिला दन्ती स मूर्धा ष तालव्य शहरू पढेको थिएँ यो अहिले चाहिँ यो नियमहरू बद्लेको छ नेपाली भाषाको ड ढ़ चन्द्र विन्दु अनुसारहरू हटाउने भएकोले गर्दाखेरि चाहिँ लेख्दा त कोही बेला ला यो लेख्नु हुन्छ के हुँंदैन कि अहिलेको नयाँ नियममा के छ कि भन्ने त्यसमा पनि सर्जकहरूले छर्लङ्ग बनाइदिएको छैन यो लेख्नु नलेख्नु कोही लेख्नेको पक्षमा छन् कोही नलेख्नेको पक्षमा छ भएकोले गर्दाखेरि चाहिँ हामीले सानोमा सिकेको सबै लेख्ने ड ढ क्ष त्र य थियो तालव्य श मूर्धा ष दन्ती स त्यो ती सबै हामीले सिकेर आएको त्यहाँबाट अहिले चाहिँ नलेख्नेहरू नलेख्नु यस पर्दैन यसको कुनै काम छैन भन्ने यी यस्ता कुराहरूले गर्दा चाहिँ नेपाली भाषा लेख्दाको कठिनाइ चाहिँ यसरी भोग्नु परेको छ